हलो अँ भन्नु नि भन न एकदम ठिक छ अब तिमीले फोन गरेको अन्तखेरि अब भन्नु पऱ्यो नि अब भन अँ भन ए साडी लगाएर घुम्दै गरेको देख्यो आएँ त ई अँ अँ तिमी आएनौ अन्त बजारमा पहिलो वैशाखमा आएनौ अन्त त्यही त अँ होइन म त्यही त मेरो अलिक यो फोनमा नेटवर्क डिस्टर्ब भएर अलिक सुनेन कि अन्त नि सोधेको हौ रिसाई त हाल्नु पर्दैन त हौ अन्त पहिलो वैशाखमा अब मज्जा आएको थियो हौ मेरो फोनै डिस्टर्ब भएर केही बुझिनँ हौ भन त हेलो

ए दसैँमा अब त्यही त हो ना सुन्दैछु सुन्दैछु अब दसैँमा त्यही त हो नानीहरूलाई लुगाफाटा किनिदिनु पऱ्यो आफू त त्यही हो नि अब सधैँको जस्तो फाटेकै लुगामै जान्छ नि दसैँ अब पहिला पो हामी सानसानो हुदाँ पो मज्जा आउँथ्यो अहिलेकोहरूलाई त अहिलेकोहरूलाई त फोन चाहिन्छ के के के के के के चाहिन्छ होइन अब हामी त अब जामामै यता र उता घुमेर दसैँ तिहारमा कस्तो मज्जा आउँछ अहिलेको केटाकेटीहरू घुम्छ घरबाट बाहिर पनि नस्किँदैन कि कसो त्यही त अहिलेकोहरू अहिलेकोहरू ब् जान्छु त जान्छु त योपालि जाउँ भनेको ज्वाइँले पनि जाउँ भन्दैछ कि यता आमाहरूकोमा टिका लाउँछु हो त्यहाँदेखिको आमा बाबाको हातको टिका लाउँछु नानीहरूलाई टिकासिका लाइदिन्छु त्यहाँदेखि चाहिँ जाउँ भनेको एक दिन अब नानीको बेसी छुट्टी पनि छैन हो

अन्त त्यहाँदेखिको अन्त त्यहाँदेखिको नानीको छुट्टी पनि छैन अन्त एक अब एक दुई दिन बसेर चाहिँ आइहाल्छु हौ अनि तिमी पनि त जान्छौ होला ससुराली टिका लाउनु होइन हेलो ए हेलो

तिहार खर्चै खर्च त्यही त त्यहाँदेखि त्यो तिहार सक्ने बित्तिकैमै न्यू इयर आउँछ न्यू इयर पनि एउटा अहिले त अब चाडै जत्तिकै भइरहेको छ अब त्यो न्यू इयरमा पनि खर्चै हो त्यही त अब हाम्रो नेपालीको चाहिँ अरूको चाहिँ फेरि एउटा पनि आउँदैन चाड हाम्रो चाहिँ आएको आएकै अन्त त्यो न्यू इयर सक्ने बित्तिकै के आउँछ नि त्यो अर्को माघे मेला कि के भन्ने क्या त्यो तरुलहरू खान्छ नि हामीले हो त्यो आउँछ त्यही त अन्त अहिले तिम्रो सबै हालखबर ल ल ल ल ल भेट ल ल ल सबैजना ल ल